मलाई चाहिँ फर्स्टमा चाहिँ मोमो बनाउनुको लागि धेरै गाह्रो भएको थियो बनाउनु मनपरेर सुरु गरेको थिएँ तर बनाउनु धेरै गाह्रो भएको थियो त्यसलाई बेल्नु आँटा मुस्नुपर्थ्यो त्यहाँबाट सब्जीहरू एककट्ठा गरेर प्याज प्याज कोपी यस्तोहरू मिलाउनुलाई मलाई गाह्रो भएको थियो मिलाउनु सकिरहेको थिइनँ त्यसमा फेरि त्यो बनाउनु सिकि सकेपछि त्यहीबाट मैले त्यसमा पनिर मोमोहरू बनाउनु सिकेँ पनिर मोमोहरू बनाएर बनाउन सिक्दा त्यसमा अब पनिरहरू हाल्नुपर्ने रहेछ प्याज कोपी के के के मिस मिक्स गरेर त्योहरू बनाउन सिकेँ